मेरो गाउँमा भएका प्रानीका पानीका श्रोतहरू हुन् धारा खोला पँधेरा र वर्षाका पानीहरू र जुन चाहिँ वर्षाका पानी पर्छ हैन त्यो चैँ बर्षभरि नै रहन सक्दैन किनकि बर्षभरी नै पानी चाहिँ पर्दैन अनि जुन चाहिँ हाम्रो उम्रेको पानी हुन्छ उम्रेको पानी पनि अलिक हिउँदमा चाहिँ सुक्ने गर्छन् र त्यसकारणले चाहिँ कति चाहिँ मतलब न नलहरूबाट चाहिँ हाम्रोमा आइरहन्छ तर त्यो उम्रेको पानीहरू चाहिँ हाम्रो सुकेर जान्छ र वर्षभरि नै चाहिँ रहन सक्दैन जस्तो कि पानी पऱ्यो भने चाहिँ उम्रेको पानीहरू पनि भइरहन्छ त्यसकारणले गर्दा हुन्छ पानी भइरहन्छ तर वर्षभरि चाहिँ हुन सक्दैन किनकि सुक्खा पर्छ पानी नपर्नाले गर्दा हैन तेसकारणले चैँ त्यो उम्रेको पानी चाहिँ सुकेर चाहिँ त्यो चै वर्षभरि नै चाहिँ उपलब्ध चाहिँ हुन सक्दैन र हामीले चाहिँ कलको पानीहरू चाहिँ प्रयोग गर्न सक्छौँ मोटरहरूले तानेर तेस्तरी चाहिँ गर्न सक्छौँ र सबै सबै श्रोतहरूबाट चाहिँ बर्षभरि नै उपलब्द चैँ हुन सक्दैन